दा मैले तपाईँको त्यो दोकानबाट छुरी लगेको थिएँ नि तर त्यो छुरी त एक दुई दिन नभई भुत्ते भएर अहिले त केही पनि काटिँदैन सब्जीहरू पनि काटिँदैन राम्ररी तपाईँले त एक मजाले चल्छ एक दुई वर्ष चल्छ भन्नुभएको थियो त खै त्यो त एक दुई दिनमै बिग्रियो त अन्त छुरी त ह्यान्डल पनि भाँचियो अहिले त मैले आफै काठको ह्यान्डल लगाएर चलाइरहेको छु तर मलाई मनपरेन छुरी चाहिँ